अँ भन अँ भन न साथी अँ जाऔँ न त अनि त कहिले कहिले लाग्छ मेला त्यो भन त

अँ अनि जाने कि ल ल अनि त जान चाहिँ को को जाने हौ भन न साथी हामी दुईजना मात्रै ए ल ल साथी ल अनि ध् सहीसँग अँ ए अब मेरो नि त्यस्तो खालको राम्रो बाइकहरू छैन हो आरवान बाइकै निकाल्छु हौ साथी

अँ ल ल अँ जिपे नै हो नि मेरो त अँ त्यहाँ त्यस्तो चल्दैन त हौ अँ अनलाइ पेमेन्ट मात्रै अँ

ए छ टोटोपाडामा त छ नि मेरो पनि साथीहरू भन्दैथिए तिनीहरूले पनि अँ

ए ल ल ल जानुपर्छ अब अँ ए ल ल ल ल ए म म त ह्वाइट कलरको छ मेरो त हो अब त्यही ह्वाइटनै लानुपर्यो अँ ल हेलमेट पनि ह्वाइट नै लाउनुपर्छ म त्यही स्पाइडर म्यानवाला ल ल ल ल ल ल ल ल ल ल साथी राखेको ल ल ल ल